हेल्लो ए बोलेको तल ए म अन्जु बोलेको

ए मैले फोन अहिले फोन गरेको थिएँ तपाईँलाई ए ए डक्टर बोल्नुभएको ए म त त्यही त को अहिले भिन्दै नम्बरबाट आयो कि अनि त नचिनेको नि होइन म र त्यो सर ऊ यस्तो ग्यास भइबस्छ कि पुरा के अरे बेलुका चाहिँ पुरा भुँडीहरू पनि दुख्छ त्यहाँदेखिन् ज्वरो पनि आउँछ के भएको होला भनेर नि ब के अरे तपाईँसँग कन्सर्ट कनसल्ट गरौँ भनेर फोन गरेको अघि गरेको थिएँ कि उठाउनु भएन अनि त चाहिँ आहिले अँ ग्यास पुरा हुन्छ कि अनि यस्तो बिचमा दुख्छ हौ पुरा दुख्छ के भएको होला के गर्नुपर्ने कि ना भनेर नि हजुर यदि भयो भने चाहिँ होइन आजसम्म हेर्छु कि अलिक भएन भने चाहिँ तपाईँको क्लिनिक कहाँनेरि छ होला है भोलि म के अरे माथि नै ए तपाईंको माथि त ऊ यसमै हो मेन रोडमै हो तर ए हजुर हजुर हजुर कति बजीतिर आउँदा हुन्छ होला है अँ त्यही त म त त्यही त पुरा डर डर पनि हजुर अलिक डर लागेको जस्तो भयो कि बा त केही बा अल्ट्रासाउन्डहरू गर्नुपर्ने हो हो यो विषयमा चाहिँ तपाईँलाई भेटेरै पर्यो भनेर नि अब बेलुका ज्वरोहरू आयो भने त प्यारे प्यारेसिटामोल नै खाएर सुत्दा हुन्छ होला है भुँडीको बेलुका बेलुका चाहिँ हुन्छ भोलि म अलिक हिँडन सक्ने आउने भएछु भने चाहिँ म आयो ऊ यो गर्छु नि आज त बिसन्चो लागिसक्यो कि आउनै सकिनँ पनि अनि त अलि अलि आफै दबाईहरू बनाएर खाएँ भोलि चाहिँ म आउँछु नि उसोभए तपाईँलाई भेट्नलाई हजुर बेल हजुर हजुर त्यही त खानाहरू त अहिले केही त्यस्तो बार्नु त पर्ने हुँदैन होला है सादै खादैँछु खाना चाहिँ हजुर हजुर हजुर हुन्छ हुन्छ हुन्छ भोलि म आउँछु नि तपाईँ हवस् हुन्छ डक्टर हुन्छ